हजुर अब है अब म चाहिँ एउटा बाँसुरीवादकको रूप बाँसुरीवादक हुनुको कारणले गर्दाखेरि चाहिँ अब समस्या चाहिँ भएको थियो है अन्त हामी ग्रुपमा एकखेप एकपल्ट रेलीमा प्रोग्राम भएको थियो है माघे मेलामा अब त्यो माघे मेला भनेको चाहिँ अब यसै माघे सङ्क्रान्तिमै हुने गर्दछ त्यो त्यो मेला चाहिँ अनि सात आठ दिन हुने हुने गर्दछ अनि त्यो माघे मेलामा चाहिँ के भएको थियो भन्दा त्यो साथीभाइहरूले अलिकति के अब त्यहाँ मिलेन रहेछ है अनि अब मेन कुरा चाहिँ अब त्यहाँ चाहिँ अब के भन्नु अब त्यहाँ चाहिँ अब अलिकति मिस मिसअन्डर्स्टेन्डिङ भइहाल्यो अब के के कुरामा हो है त्यो कुरामा त्यो कुराले गर्दाखेरि चाहिँ अलिकति अब त्यस्तै भइहाल्यो अनि त्यो अब त्यो मिस अन त्यो मिसअन्डर्स्टेन्डिङ चाहिँ अब मिल्यो पनि पछि है पछि गएर अब डिस्कसमै मिलाउन सक्यौँ हजुर त्यसरी नै मिल्दै गयो हजुर